ए हजुर त्यही त म तपाईँलाई खोज्दै थिएँ हौ ए हजुर त तपाईँको कन्ट्याक्ट त थियो कि मेरोमा म आइपुग्नै आटेको छु हौ मलाई रिसिभ गर्नुहुने तपाईँ हुन्छ खै अँ यहाँदेखि त्यो भैयालाई सोध्दा त दुई मिनेटमा आइपुग्छ भन्दै थियो ए हुन्छ साथी यहाँनिर घुम्ने जग्गा घुम्ने लायक जग्गा कस्तो छ हौ टुरिस्टहरूको लागि त्यो त रिलिजियस जग्गा होइन ए मलाई चाहिँ अलिक त्यस्तै जग्गा चाहिएको कि मलाई त्यहाँ मतलब घुम्नु लानोस् ल नभए होटल त अहिले हेरौँ कि तर यसो कुनि के केहरू भन्नु भयो नि तपाईँले अलिकति भन्नुहोस् न कस्तो छ के कस्तो छ कहाँ कहाँ कस्तो छ कति टाडो हो त्यसको छेउछाउमा केही अब यस्तो होमस्टेहरू छ कि छैन म त यसो मेरो दुईजना गर्लफ्रेन्डसित पो छु हुनु त भइहाल्यो एउटा फ्ल्याट गर्नुपर्छ होला बुकै फ्ल्याटै बुक गर्नुपर्छ ए दुःख छैन नि पैसाको त हुन्छ अन्त यसो भन्नुहोस् न हौ कता अब जानुपर्ने हो ए इन्डियाको पनि चारवटा धाम छ ए हुन्छ हुन्छ म आइपुगेँ आइपुगेँ कि मलाई रिसिभ गर्नु आउनुहोस् न हुन्छ